मलाई चाहिँ लुगा सिलाउनु चाहिँ आउँदैन तर ऊनको धागोदेखि उ लुगा बुन्नु चाहिँ आउँछ हामीले हाम्रो घरमा सबैको लागि म आफै नै ऊन्ने गर्छु र हामीले त्यो उनेर राख्यो भने त्यो राम्रो बिक्री पनि हुन्छ र हामी दार्जिलिङको भएर चाहिँ त्यहाँ अलिकति ठन्डा जग्गा छ त्यो भएर हामीले आफै उनेर आफै लगायो भने चाहिँ अलिकति सस्तो पनि पर्छ किनभने दार्जिलिङ चाहिँ एकदमै एक्सपेन्सिभ जग्गा हो त्यहाँनिर चाहिँ तातो तातो लुगाहरू चाहिँ धेरै एक्सपेन्सिभ हुने गर्छ र मलाई लुगा उन्दाखेरि चाहिँ कहाँनिर अप्ठ्यारो लाग्छ भने चाहिँ मच्चाहरू बुन्दा जस्तै कुरकुच्चामा अप्ठ्यारो लाग्ने गर्छ र स्वेटरहरू बुन्दाखेरि चाहिँ घाँटिको घाँटिमा चाहिँ अलिकति अप्ठ्यारो लाग्छ